मैले चाहिँ साथीहरूसँग म हामी त्यो एड्भेन्चरमा जान्थ्यौँ अन्त जाँदाखेरि एकपल्ट चाहिँ मलाई हामी चाहिँ नेपालबाटखेरि सन्दकपू गएका थियौँ जाँदाखेरि त्यहाँनिर बाटोमा धेरै नै असुविधाहरू थियो बाटोहरू धेरै खराब भएको बाइक पनि अलिक गह्रौँ थियो है अन्त त्यहाँको बाटो देख्दाखेरि चाहिँ अब फर्स्ट पहिलोचोटि त मेरो त अब सातो जस्तो भयो है बाटो देख्दाखेरि त एकदमै डरैलाग्दो भिर पाहाड ढुङ्गाहरू ज्यादा भएको है रफ रोड पुरा थियो अन्त त्यहाँदेखि बाटो पनि सोलिङ हालेर बनाएको थियो र त्यहाँनिर अब बाइक आफ्नो लडिहाल्यो या केही एक्सिडेन्ट भइहाल्यो भने चाहिँ अब आफ्नै त्यो जिम्मा थियो है त्यहाँनिर अस्पताल या केही उयो क्लिनिकहरू पनि बहुत टाढा थिए है त्यो बाटो जङ्गलको बाटो चाहिँ र त्यो बाटो चाहिँ म त्यो राइड चाहिँ म अझैसम्म भुल्न सक्दिनँ